खेतीपाती गर्नुमा पनि अब अहिले धेरै परिवर्तन चेन्ज भएको छ किनभने पहिला गोरु पाल्थे हलो जोत्थे अहिले मिसिनहरू आयो मिसिनहरू आयो र बिजनहरू पनि घरमा राख्नु पर्दैन अहिले त काँक्रा फर्सी गाजर जे पनि अनलाइन मँगाउदा नि आइहाल्छ सब्जी खेतीपातीको लागि धेरै कुरोमा चेन्ज हुँदै गयो गोरुहरूको बदली मिसिन ट्रेक्टर अनेक किसिम आयो र मान खेतीपाती गर्नेलाई सबै कुरामा सुविस्ता सुविस्ता सुविस्ता हुँदै आइरहेको छ अहिलेको जुग जमाना अनुसारले र मान्छेलाई धेरै सुविस्ता पनि भयो र खेतीपातीको लागि बारेमा अब के त अहिलेको जुन भविष्यका नानीहरूलाई गोरु जोत्नु सक्दैन मिसिन ल्यायो मिसिनमै ट्रेक्टर ल्यायो त्यही खेतीपाती बिजन बरू सबै मँगाउदा आइहाल्छ क्राँका फर्सी जे पनि अब लौका सबै हाइब्रिड सामानहरू आइहाल्छ